म कुन कुन विषयमा अझ बढी लेख्न चाहन्छु भन्नु पर्दा चाँहि म समाजमा हुने कतिपय कुरीतिहरूकोबारेमा अज लेख्न चाहन्छु अनि समाजलाई अघि बढाउनका निम्ति युवाहरूको भूमिका के कस्तो हुनु पर्छ र भावी पिँढीले विद्यार्थीहरूले समाजको निम्ति कस्तो भूमिका निभाउनुपर्छ तथा उनीहरूको देश निर्माणमा कस्तो भूमिका अनि योगदान हुनुपर्छ त्यस विषयमा बढी लेख्न चाहन्छु अनि म समाजलाई के भन्न चाहन्छु भने युवाहरू नै देशको मेरुदण्ड हो देशको भविष्य हो र युवाहरू स्वस्थ र जागरूक हुन् छन् भने देश पनि जागरूक हुन्छ अनि देशको उत्पाद उत्पादकता पनि बढेर जान्छ र त्यसले गर्दा समग्र देशलाई नै फाइदा हुन्छ यी विषयहरूलाई म समाजलाई तथा समाजको विभिन्न स्तरहरूमा भन्न चाहन्छु